मेरो घर परिवारमा बिमार हुँदा त म सबैभन्दा पहिला त अब खिचडी नै बनाउँछु र अब खिचडीको प्रकारहरू चाहिँ अब अब हामीले दाल खिचडी बनाउनु पनि सकिन्छ अब चामलको बनाउनु पनि सकिन्छ घिउ हालेर बनाउनु पनि सकिन्छ ओट्स पनि बनाउनु सकिन्छ र म चाहिँ अब घरमा मेरो कसै अब आमा पापा बोजू बाजे कसै बिमार हुनुहुँदा चाहिँ म चाहिँ अब प्रेसर कुकरमै खिचडी बनाउनु प्रिफर गर्छु किनभने म चाहिँ अब सादा खिचडी बनाउँछु एकदमै अब उयोहरू हाल्दिनँ हल्दीहरू पनि केही नहाली सादा खालि अलिकति गाजर र बिट हालेर मज्जाले अब कुकरमा तिन चार सिटी लाएर बनाइदिन्छु र अब कुकरमा बनाएको चाहिँ मिठो पनि हुन्छ अब खानेलाई पनि सजिलो पनि हुन्छ र त्यसमा चाहिँ अलिकति घिउ चाहिँ हालिदिन्छु र म चाहिँ त्यसरी बनाउँछु